गल्ती अब मलाई तपाईँले काममा गल्ती गर्नुभएको समयको बारेमा बताउनुहोस् यसलाई कसरी सम्हाल्नुभयो यो सन्दर्भमा मैले भन्नुपर्दाखेरि गल्ती सबैकोबाटै हुन्छ तर एउटा गल्ती मेरोबाट भएको छ त्यो गल्ती त म आफैले आफैलाई ठुलै सम्झिम्छु अनि म जिन्दगीमा बिर्सिँदैन पनि त्यो गल्ती मेरो चाहिँ अलिकति कुकुर पाल्ने बानी र मैले एउटा कुकुर ल्याएको थिएँ बाहिरबाट अब त्यो कुकुर अब मैले सिकाउँदै गएँ पाल्दै गएँ सिकाउँदै गएँ बढ्दै गयो ठुलो हुँदै म चाहिँ अलि जिस्काउने बानी छ कुकुर पाल्दाखेरि चलाउने बानी छ त्यसो गर्दा गर्दा गर्दा गर्दा त्यो त हुर्कियो ठुलो भयो डरलाग्दो भयो बलियो भयो है अब मैले त्यो खाना त्यो त्यो त टोक्ने भयो बादमा त डरलाग्दो मलाई लडाई लडाई टोक्यो घरको प्रायः सबैलाई टोक्यो गाउँकोलाई टोक्यो अन्त कुकुरलाई चाहिँ खाना दिँदा चाहिँ कहिले पनि नचलाउनु पर्नेरहेछ नजिस्काउनु पर्नेरहेछ अब त्यो खाना दिँदा चलायो जिस्काउने जिस्काउँथेँ म गर्दा त त्यो त पछि गएर त टोक्ने भयो डरलाग्दो टोक्ने भयो र यो चाहिँ मलाई ठुलो पश्चताप कुकुर चाहिँ एकदमै दामी कुकुर हो राम्रो जातको कुकुर र अब त्यो कुकुर यस्तो खालको भयङ्कर डरलाग्दो टोक्ने भयो त्यो हेर्दै डरलाग्ने भयो त्यो कुकुर लास्टमा गएर मैले एनिमल सेन्टरमा दिएर त्यसलाई मार्नु कर लाग्यो यो चाहिँ मेरो जीवनको एउटा ठुलो भुल हो धन्यवाद